मैले अहिलेसम्म तस्विर खिच्नको लागि कतै यात्रा त गरेको छुइनँ तर जहिले पनि म यात्रा गर्ने गर्छु म तस्विरहरू खिच्ने गर्छु हाम्रो दार्जीिलिङ त्यसै राम्रो भएको हुनाले म प्रकृतिको तस्विरहरू खिच्ने रुचि राख्छु मलाई तस्विर खिच्नको लागि भारतको मात्र नभइ सारा विश्व का ठाउँहरू जानु छ तर मलाई भारतका गोवा तामिलनाडू पन्जाब अनि अरुणाचल प्रदेशहरू जस्ता ठाउँहरू जान चाहन्छु